दार्जिलिङ जिल्लाको इतिहासमा भन्नु पर्दा चाहिँ एउटा यस्तो एउटा घटना छ जसले चाहिँ दार्जिलिङको राजनीतिक सामाजिक अनि कल्चरल क्षेत्रमा चाहिँ वा परिवर्तन द्रुत गतिमा परिवर्तन आएको त्यो चाहिँ हो छयासी छयासीको आन्दोलन जब श्रीमान् सुभाष घिसिङज्यूले गर्नु भयो सेप्रेट स्टेटको निम्ति अलग बेङ्गोलदेखिको अलग को लागि त्यति बेला चाहिँ त्यहाँदेखिको उता जब डिजिएच्सी प्राप्त भयो त्यहाँदेखिको चाहिँ दार्जिलिङको यो टुरिजम है टी इन्डस्ट्रिजहरूमा विकसितहरू हुँदै गयो अनि साथै गोर्खा पोलिटिक्समा पनि धेरै परिवर्तनहरू आउँदै गयो गोर्खाहरूले त्यहाँदेखिको धेरै सहुलियतहरू पाउँदै गयो जति एउटा स्टेटमा आउने जतिवटा फाइदाहरू फ्यासिलिटिजहरू थिए त्यो अलिक कम मात्रामा पायो तर एट् लिस्ट पायो कम मात्रामा भए पनि अनि साथै त्यसको साथै टी इन्टस्ट्रिजहरू फस्टाएर गयो टी इन्डस्ट्रिजहरू एकदम राम्रो भएर गयो अनि सिन्कोना प्लान्टेसन्सहरू भयो सिन्कोनावासी सिन्कोनामा काम गर्नेहरूको त्यहाँनिर आफ्नै कामहरू चल्नु थाल्यो त्यो सबै कुरोहरू हुँदै गयो अनि यस्तै घटनाहरूमा अहिले दार्जिलिङको टी फेमस छ है दार्जिलिङ टी भन्नेबित्तिकै विश्व प्रसिद्ध छ यही कारणहरूले गर्दा पनि दार्जिलिङ जिल्लालाई चाहिँ प्रसिद्ध अनि विकसित बनाएको छ